खेलकुदले कसरी गाउँले मानिसहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ भनेलाई गाउँले मानिसहरू एकदम मेहनतिलो हुने गर्दछ उहाँहरू दिनरात खटेर दिनरात पसिना बगाएर उहाँहरूले आफ्नो जीविका चलाउने गर्दछ अनि उहाँहरू एकदम थाकिरहेको हुनुहुन्छ अनि त्यसबेला गाउँघरमा केही खेलकुद केही एउटा अर्गनाइज गर्यो भने उहाँहरू सबैजना मनोरञ्जन लिँदै हेर्ने गर्दछ उहाँहरूले एकपट्टि टिमलाई सपोर्ट गर्ने गर्दछ आधाले एकपट्टि टिमलाई सपोर्ट गरिरहेछ भने अर्कोपट्टिकोले अर्को टिमलाई सपोर्ट गरिरहेको हुन्छ अनि त्यसरी नै उहाँहरू सपोर्ट गर्दागर्दै एकदम जोस लगाएर हेरिरहेको हुन्छ अनि त्यतिबेला उहाँहरू आफू खटेको दिनरात पसिना बगाएको मेहनतहरू बिर्सिने गर्दछ एकछिनको भए पनि बिर्सिने गर्दछ एकछिनको लागि भए पनि आनन्द लिने गर्दछ